हजुर भन्नुहोस् त सुन्दैछु

हजुर ए मेरो त टोटो छ दिदी अहिले ए हजुर यस्तै तपाईँलाई तिन सय रुपियाँ लाग्छ हजुर हजुर जानुहुने तपाईँ ए हजुर त्यहाँ पुग्न यस्तै तपाईँलाई आधी घन्टा अलिक बेसी लाग्छ हजुर कति बजे जानुहुने हजुर हजुर हजुर हजुर हजुर भ्याउँछु नि मलाई फोन गर्नुहोस् न तपाईँ ए हुन्छ हुन्छ हजुर तपाईँ यहीँ स्ट्यान्डमा आउनुहोस् न हजुर स्ट्यान्डबाट भइहाल्छ फोन गर्नुहोस् न मलाई आएर हजुर छैन छैन अब तपाईँलाई तपाईँले भन्नुभयो कि फिक्स गरिदिनुहोस् न

हुन्छ हुन्छ हुन्छ कति निकै टाइम लाग्छ होला फर्किनु ए हुन्छ हुन्छ हुन्छ त्यतिले हुन्छ